आर्थिक समाचार बारे चाहिँ आजकल चाहिँ विशेष गरेर सामाजिक सञ्जालमा हेरिन्छ सामाजिक सञ्जाल पनि अब च्यानलै भए भन्नु पऱ्यो भन्दाखेरि चाहिँ अब टिभीकै च्यानल पहिलाको टेलिभिजन च्यानल जुन चाहिँ हुन्थ्यो त्योमा हेरिँदैन तर युट्युबमा जुन चाहिँ च्यानलहरू छ त्यसमा हेरिन्छ जस्तो कि फाइनेन्स विद स्वराज ग्रो त्यस्तै च्यानलहरू